यो घटना फिफ्टिन अगस्टको अगाडिको हो यो घटना कालिम्पोङको फुटबल मैदानमा भएको हो यो फुटबल मैदानमा त्यति बेला कुमुदिनी होम्स कालिम्पोङ र उता पेदोङको बिचमा फुटबल भएको थियो र यो फुटबलमा हुदाँखेरि त्यहाँनिर झगडा भयो र झगडा हुदाँखेरि यसमा कालिम के अरे कुमुदिनीलाई दुई वर्षको सजाय दियो उनीहरूले दुई वर्षसम्म कुनै फुटबल खेल्न त्यहाँ पाउने छैन र त्यसले गर्दाखेरि यो चाहिँ जुन चाहिँ घटना भएको छ यो घटनामा दोषी चाहिँ खासमा कुमुदिनी होम्स होइन किनभने त्यति बेला झगडा हुदाँखेरि बाहिरबाट पनि मान्छेहरू आएको भित्र पसेको थियो र भित्र पसेर कुटपिट भएको थियो र कुटपिट हुदाँखेरि त्यसमा खासमा चाहिँ केएसएको गल्ती हो केएसए भनेको मतलब फुटबल खेलाउने एसोसिएसनको हो उनीहरले के गऱ्यो भने यसमा वरिपरि चाहिँ उनीहरूले पुलिसहरू राख्नु पर्थ्यो जसले उनीहरूको काम हो पुलिसहरूको काम हो त्यो चेक गर्ने तर यसमा चाहिँ कुमुदिनी होम्सलाई दोषी दिएर दुई वर्षको सजाय दियो दुई वर्षको सजायमा उनीहरूले त्यहाँ कुनै किसिमको खेल खेल्न पाउने छैन र त्यसो हुदाँखेरि उनीहरूको जुन चाहिँ खेल्ने जुन चाहिँ उचित कला थियो त्यो मरेर जान्छ र त्यसले गर्दाखेरि नोक्सान नोक्सान हुन्छ र त्यो नोक्सान चाहिँ कुमुदिनी स्कुललाई मात्र न भएर त्यो सबैको लागि नोक्सान हो र फेरि यसमा दुई वर्षको सजाय नभएर एक वर्षको गर्दा हुन्थ्यो किनभने पहिला पनि त्यहाँ त्यस्तै घटना भएको थियो एसयुएमआई र सेन्ट जर्जको बिचमा त्यति बेला खालि एसयुएमआईलाई एक वर्षको लागि मात्र सजाय दिएको थियो र कुमुदिनीलाई दुई वर्षको सजाय दिनु पनि त्यो एकदमै राम्रो ठुलो कुरो होइन र त्यसले गर्दाखेरि उनीहरूलाई नोक्सान परेर जान्छ र त्यसले गर्दाखेरि अहिले कुमुदिनीले उनीहरूले आफ्नै जग्गामा आफ्नै स्कुल कम्पाउन्डभित्र उयो के रे फिफ्टिन अगस्ट मनाइरहेको छ र त्यसले गर्दाखेरि हाम्रो जुन चाहिँ फिफ्टिन अगस्ट त्यो फाइनल हुन्छ फाइनलमा यो कुमुदिनी होम्स आउ आउनु सकेन नसक्दाखेरि जुन चाहिँ म्याच थियो म्याच हेर्न हामीलाई मज्जा आएन